साडी चाहिँ मैले मगाएको थिएँ है साडी चाहिँ एकदमै जस्तो मैले मगाएको थिएँ साडी त्यस्तो नै आयो हो साडी चाहिँ एउटा गहना हो केटीहरूको लागि चाहिँ एकदमै एउटा गहना हो त्यो चाहिँ अब मलाई पनि एकदम मनपर्छ साडी लगाउनु साडी लगाएर हिँड्नु ओर्नु अनि जुन चाहिँ मैले जुन चाहिँ साडी मगाएको थिएँ त्यो चाहिँ एकदमै राम्रो क्वालिटीको आयो अनि जस्तो देखाएको थियो जस्तो भनेको छ त्यस्तो नै आयो है मलाई एकदमै मनपरेको छ साडी चाहिँ होइन अब मैले त्यसरी नै एउटा मगाएँ त्यहाँदेखिको फेरि मनपर्यो मलाई एकदमै राम्रो राम्रो सामान मलाई मैले पाएँ पाउनसकेँ अनि फेरि फेरि पनि मैले मगाएँ त्यो पनि एकदमै राम्रो आएको छ है त्यसमा चाहिँ म एकदमै खुसी लागेको छ जस्तो मैले मगाएँ एकदमै मलाई खुसी लागेको छ अब मलाई एकदमै राम्रो लागेको साडी चाहिँ मैले पहिला एउटा मगाएको थिएँ त्यो त्यो लागेपछि चाहिँ मलाई मैले फेरि पनि मगाएँ अनि एकदमै मनपरेको छ मलाई साडी साडी लगाउ लगाउँदाखेरि चाहिँ अब स्त्रीहरूलाई चाहिँ एकदमै भिन्दै देखिइहाल्छ जस्तै पेन्ट सर्टहरूमा भन्दाखेरि साडीमा चाहिँ एकदमै राम्रो देखिन्छ स्त्री जातिलाई चाहिँ त्यसैले साडी लगाउनु चाहिँ एकदम मलाई पनि मनपर्छ अनि अब मलाई एकदमै राम्रो लाग्छ साडी लगाउनु साडी लगाएर हिँड्नुओर्नु मन लाग्छ